म घरबाट आउँदैछु होइन मेरो अलिकति अवस्था त्यस्तै पर्यो कि घरमा अलिकति बिमारी भइदियो फेरि उ गाईको बिमार फैलिएर गाई पनि हाम्रो पनि बिमार भएर गाई स्याहार्दा ओर्दा अलिकति त्यो भएर नि ढिलो भयो नि हुन्छ हुन्छ होइन होइन म आज चाहिँ त्यस्तो भयो कि भोलिदेखि म त्यस्तो गर्दिनँ नि म टाइममै आइपुग्छु हुन्छ हुन्छ

त्यही त घरमा अलिकति त्यही त अलिकति त्यस्तै अवस्था पर्यो कि मेरो पनि त्यही भएर नि हुन्छ हुन्छ हुन्छ होइन होइन ठिकै छ नि सेलेरी अब आज कोही बेला त त्यस्तै भयो हो त्यही भएर नी

होइन होइन मै गर्छु नि ड्युटी ठिकै छ राम्रै छ नी

होइन कोही बेला अब तेस्तै हुँदो रहेछ हौ खै बिमार दु ख बिमार भएर नि मेरो पनि

हुन्छ हुन्छ हुन्छ हुन्छ